दार्जिलिङ जिल्लाको मुख्य उद् उद्योग र आर्थिक स्रोतहरूमा भन्नुपर्दा चाहिँ चिया बगान हो दार्जिलिङमा चाहिँ सबैभन्दा पहिला चाहिँ चिया बगान हो चिया बगानमा चाहिँ यो चिया चाहिँ धेरै प्रसिद्ध छ धेरैभन्दा पनि धेरै प्रसिद्ध छ यो सबै ठाउँमा पाइन्छ यो चिया चाहिँ दार्जिलिङको चिया चाहिँ

अर्को हो टुरिजम् यहाँ दार्जिलिङ चाहिँ अब पहाड की रानी भनिन्छ दार्जिलिङ चाहिँ एकदमै यहाँको हावा पानीहरू एकदमै राम्रो छ त्यसैले चाहिँ सबै ठाउँबाट यहाँ दार्जिलिङ घुम्न आउँछ र मन पराउँछ सबैजनाले र यो एकदमै दार्जिलिङको हावा पानीदेखिको लिएर बस्ने ठाउँ घुम्ने ठाउँ धेरैभन्दा पनि धेरै राम्रो भएको कारणले गर्दाखेरि चैँ बाहिरबाट पनि आउँछ यहाँ दार्जिलिङमा घुम्न र उनीहरूले पनि यो चियाको यो बगानको उनीहरूले पनि धेरै गुणगानहरू गाउँछ र यो चिया चाहिँ एकदमै धेरै प्रसिद्ध छ दार्जिलिङमा चाहिँ र अर्को टुरिजम् यो टुरिस्टहरू आउँछ बाहिरबाट र टुरिस्टहरू आएर यहाँनेर बस्छ आहिले होमस्टेहरू जग्गा जग्गा ठाउँ ठाउँ खोलिएको छ र बस्नको लागि स सुविधाको लागि बाहिरबाट आउने मान्छेहरूको लागि पनि धेरै सुविधा बनाइदिएको छ गरिदिएको छ होमस्टेहरू खोलेर ठाउँ ठाउँमा र यो दार्जिलिङको हावापानी राम्रो भएकाले कारणले गर्दा चाहिँ प्रायः मान्छेहरू दार्जिलिङ आउन धेरै रुचाउँछ धेरै राम्रो छ भनेर सबैजनाले गुणगान गाउँछ र यो चिया बगानको बारेमा पनि धेरै गुणगानहरू गाउँछ र यहाँनेर सिन्कोना बगान छ र चिया बगान छ यो चिया बगान चाहिँ सबैलाई एकदमै मनमोहक पार्ने ठाउँ हो यो दार्जिलिङको चिया बगान चाहिँ